पश्चिम बङ्गालमा चाहिँ है केही अब महत्त्वपूर्ण सांस्कृतिक परम्पराहरूमध्ये चाहिँ अब दशहरा हो है दशहरामा चाहिँ अब धेरै रमाइलो हुन्छ है दशहरामा चाहिँ अब एकाअर्काको घरमा अब बडो अब ठुलो मान्छेको आशीर्वाद थाप्न चाहिँ हामी जान्छौँ त्यो चाहिँ अब कसरी मनाउँछ भने चाहिँ अब ठुलोबडाले चाहिँ आशीर्वाद टिका अब चामलको टिका निधारमा लगाएर अब आशीर्वाद दिनुहुन्छ है अब त्यही दशहराको साथसाथै चाहिँ हाम्रो चाहिँ अब फेरि आउँछ दुर्गा पूजा दिवाली आउँछ होइन दिवालीमा चाहिँ अब दिवाली चाहिँ अब लाइट ला बत्तीको चाहिँ अब त्यो चाहिँ अब फेस्टिभल है बत्तीको चाहिँ एउटा महोत्सव उत्सव हो त्यो चाहिँ धेरै अब घरहरू सिँगारिन्छ दामी दामी अब बत्तीहरू बल्बहरू लगाइन्छ लगाइन्छ अनि झिलिमिली बनाइन्छ है औँसीको रातलाई पनि यस्तो झिलिमिली बनाइन्छ अनि त्यसमा चाहिँ अब औँसीको दिन चाहिँ अब दिवालीको दिन चाहिँ चेलीबेटीहरू अब भैलिनी खेल्न आउँछ रातभरि अब भैलिनी खेल्छ उनीहरूलाई अब दक्षिणा दिनुपर्छ दक्षिणा त्यहीमाथि अब सेलरोटीहरू पोलेर सेलरोटीहरू पनि दिइन्छ रमाइलो गर्छ अनि त्यसको दुई दिन बादमा चाहिँ अब भाइटिका आउँछ होइन दिवालीमै अब त्यो दिवालीकै एउटा महत्त्वपूर्ण हो परम्परा कि दिवाली त्यसमा चाहिँ भाइटिका आउँछ भाइटिकामा चाहिँ अब भाइहरू चाहिँ दाजुभाइ चाहिँ चेलिबेटी दिदीबहिनी खोज्दै जान्छ अनि अब टिका लाइदिन्छ टिका लगाएर मिठो मिठो खानेकुराहरू अब बहिनी दिदीबहिनीले भाइहरूलाई दिइन्छ होइन त्यहाँदेखि दिइन्छ त्यहाँदेखि दिइन्छ त्यहाँदेखि त्यो भाइले चाहिँ अब चेली मानेको हुन्छ त्यो भाइले चाहिँ अब पैसा अब गिफ्टहरू उपहारहरू दिने गर्छ के दिदीहरूलाई त्यो पनि एकदमै राम्रो एकदमै रमाइलो परम्परा एकदमै राम्रो एकदमै राम्रो चाड हो के त्यहाँदेखि त्यसको पछि फेरि आउँछ क्रिसमस क्रिस्चियनहरू घर सजाउँछ घरमा स्टार तारा लगाएको हुन्छ अब त्यसरी नै अब जसरी दिवाली मनाइन्छ त्यसरी नै बत्तीले अब लाइटले सजाएको हुन्छ घरलाई बाटोघाटोहरू धेरै बत्ती बत्तीले सजाएको हुन्छ अनि त्यहाँदेखि चर्च गएर चर्चमा अब उनीहरूले प्रार्थनाहरू गरेर उनीहरूले मनाउँछ त्यहाँदेखि अन्त केरोल खेल्छ जस्तो अब हिन्दुहरूको दसैँमा द दिवालीमा अब जसरी भैलिनी देउसी खेल्छ त्यसरी नै उनीहरू चाहिँ केरोल खेल्न जान्छ गिटारहरू बाजाहरू बोकेर दस पन्ध्रजनाको ग्रुप आज एक घरमा गयो त्यहाँ खेल्यो खेल्यो त्यहीँबाट अब पैसाहरू दिन्छ खानेकुराहरू दियो त्यही घरमा मनायो फेरि भोलि अर्को घरमा हो त्यसरी उनीहरूले चाहिँ केरोल मनाउँछ अनि होली मनाइन्छ होली चाहिँ अब हिन्दु मुस्लिम जोसुकै होस् रङ अब रङको चाहिँ अब उत्सव मनाउँछ खाल बिरङको रङहरू घसेर अनुहारमा रङहरू हालेर गला मिलेर मिठो मिठो खानेकुराहरू खाएर त्यसरी मनाइन्छ के पश्चिम बङ्गालको अब धेरै रमाइलो फेस्टभिलहरूमध्ये चाहिँ अब होली क्रिसमस दशहरा अन्त दशहराकै साथ साथमा दिवाली त्यो चाहिँ एकदमै रमाइलो मनाइन्छ अनि होलीमा रङ बिरङको रङ होली दुई खालको हुन्छ फर्स्टमा अब पाउडरले खेल्छ धुलोले अब कलर हालिदिन्छ अनि त्यसको भोलिपल्ट चाहिँ अब गिलो होली भन्छ त्यसमा चाहिँ पानी पिचकारीले पानीले खेल्छ के एकदमै नानीहरूले धेरै नै इन्जोय गर्छ ठुलोबडा बुढापाकाहरूले धेरै नै अब मजा गर्छ धेरै रमाइलो चाडहरू हो होली क्रिसमस दशहराहरू चाहिँ धेरै नै रमाइलो पाराले मनाउँछ